मलाई चाहिँ अब चि चित्रकलाको अब विषयमा चाहिँ अब मलाई कही पनि थहाँ छैन किनभने अब मलाई चाहिँ यसमा चाहिँ इन्ट्रेस नै नभएको कारणले चाहिँ अब मैले यसमा कै पनि अब भागहरू लिएको छुइनँ